ए बहिनी यो पूजाको सामानहरू पाउने दोकान हो ए अच्छा यहाँ तपाईँको दोकानमा दिया दियोहरू पा पाइन्छ अँ अँ हजुर हजुर त्यस हजुर त्यस्तै नै चाहिएको सबै कुरो पाउँछ नि त्यो धे धेरै नै धेरै नै मलाई घरको लागि पनि चाहिएको यहाँ मेरो बहिनीहरू पनि हुनुहुन्छ हामी एकै चोटि मिलेर लिउँ भनेर नि अलिक धेरै नै चाहिएको त्यो पाँच मुखे दियाहरू पनि छ है अच्छा ए अरू पूजाको सामानहरू के के पाउँछ तपाईँको दोकानमा हजुर हजुर अच्छा हजुर हजुर अच्छा हजुर हजुर हजुर हजुर ए भने पछि पूजाको चाहिँ सबै एक् तपाईँको दोकानमा आएपछि चाहिँ सबै कुरो पाइन्छ है अच्छा हजुर हजुर तपाईँको होलसेल हो दिदी बहिनी अच्छा दामहरू मिलाउनु हुन्छ होला नि है हजुर हजुर त्यही त मलाई त्यो भगवान्को अब नवरथा आउँदैछ है नवदुर्गे भवानीको फ्रेमहरू हुन्छ बहिनी ए हजुर अच्छा है मलाई त्यही त यो अब दिवालीमा त्यो घर सिँगार्ने त्यो मालाहरू पनि चाहिएको थियो हो अन्त सबै नै तपाईँको दोकानमा पाइन्छ भने चाहिँ सुबिधा भयो नि त हजुर कहाँनिर हो बहिनी खास दोकान चाहिँ मलाई एड्रेस त बताउनु भएको थियो कि र पनि तपाईँले बताइदिनोस् न एकपल्ट हजुर हजुर अच्छा है ए पूजाको दोकान पूजाको सामान सबै पाइन्छ भने चाहिँ त्यही अब नवरथामा घरमा चाहिने सामानहरू घरि यता उता कुदिरहनु भन्दा चाहिँ तपाईँकोमा सबै पाइन्छ भने चाहिँ दाम चाहिँ मिलाउनोस् है बहिनी ल किनकि मलाई अलिक धेरै नै चाहिएको छ त्यो हजुर अँ त्यो सुन्नु न बहिनी त्यो हजुर हजुर अँ एकपल्ट हजुर एकपल्ट त्यसो गर्नोस् न ल त्यो पाँच मुखे दियाहरूको दाम चाहिँ कति छ बहिनी ए राम्रो क्वालिटी राम्रो होला नि है हजुर हजुर हजुर हजुर होइन त्यो बहिनी कोही त त्यो फुटिहाल्छ कि अलिकति राम्रै होस् न है सामान चाहिँ दामै अलिकति दुई तिन रुपियाँ ज्यादा हाल्दाखेरि हजुर ए हुन्छ त्यस्तो छ नि हुन्छ बहिनी म भरे बेलकाको टाइममा आउँछु नि ल प्रकृतिको प्रकृति मार्टको छेउमा भन्नु भयो है हवस् हुन्छ म बेलुका आउँछु नि बहिनी ल हुन्छ